भारतको रोजगारी बारेमा भन्दा चाहिँ है भारतको रोजगारी चाहिँ एकदमै कम्ती छ अब भारतमा त्यस्तो कामहरू पनि पाउँदैन अब कति काम काम नपाएर है यसले गर्दा अब गरिबीहरू भइरहेको छ गरिबीहरू गरिबीहरू धेरै बढिरहेको छ र अब अब भारतमा चाहिँ अब यस्तो कति कुरोमा चाहिँ रोजगारको कारण चाहिँ मेन चाहिँ कति यसमा भारतमा चाहिँ कास्ट सिस्टम अहिले पनि छ है कास्ट सिस्टम किनकि अब यो एसटी ओबिसीहरू यो नहुने चाहिँ भारतमा अब गरिबी चाहिँ हुने थिएन किनकि अब एसटी फर्स्ट अब भारतमा चाहिँ फ्यासिलिटी दिने छ फ्यासिलिटी दिन्छ रोजगारमा पनि अब एसटीलाई अलिक बेसी ओबिसीलाई अलिक कम्ती जेनेरललाई अलिक कम्ती त्यही भएर चाहिँ अब अब स्कुल पढाइ पनि त्यस्तै अनुसारले छ अब रोजगार मेन रोजगार पाउन नै अब अब इक्वेलिटी हो तर इक्वेलिटी नै भारतमा चाहिँ छैन अब भन्न त भन्छ इक्वेलिटी छ बराबर हुन्छ सबैलाई तर यो चाहिँ भनाइ मात्र हो किनकि अब धेरै अब हामीले यहाँ हाम्रै गाउँ वरिपरि पनि देखिसकेका छौँ कतिले धेरै राम्रो काम पाइरहेको कतिले कामै पढेर पनि काम पाएको छैन र उहाँहरू एकदम गरिबीमा छ कति फेरि अलिक पढेर पनि अलिकति अब धेरै नपढे पनि कम्ती पढेर पनि ठुलो काम पाएर उहाँहरूले ठुलो रोजगार पाएर आफ्नो परिवार हेरिरहेको छ कतिले आफ्नो परिवार पनि परिवार के आफूलाई पनि हेर्न सकेको छैन र त्यही कारण कति भारतको अब इक्वेलिटी नभएकोले कारण अब यो गरिबीहरू बढिरहेको छ अब यो हरेक कुरा यो गरिबी चाहिँ अब हटाउनको लागि हो भने चाहिँ रोजगार दिनपर्छ हरेक सबैलाई कामहरू दिनपर्छ यो यो जुन यो सिस्टमहरू हट्टिनुपर्छ अब यसको अवसरहरू पनि धेरै एसएससी नेट फेसिलिटी छ तर यसको लागि कोचिङ सेन्टर पनि हुनपर्छ कोचिङ सेन्टर पनि छैन र अब इन्डस्ट्रीहरू भए पनि अब भएको अलिक गाउँमा भए पनि उहाँहरूले गाउँको मान्छेले अब जुन अब काम नभएको छ उहाँले पनि काम पाउँथे होला तर यो पनि अब भारतमा छैन भारतमा छैन त्यो भएर अब हामी पनि अब हामी पनि धेरै अब गरिब त गरिब होइन तर हामी पनि कतिवटा कुरामा है यो अब आर्थिक अवस्थाहरू छ त्यो आर्थिक अवस्था हाम्रो पनि कतिवटा राम्रो हुँदैन कोही बेला कोही बेला के पर्छ कोही बेला घरको मानिस मान्छे बिमार हुन्छ त्यो मानिसलाई अब हस्पिटल लान पनि हामीहरूमा त्यो आर्थिक हुँदैन आर्थिक अवस्था हाम्रो त्यो पुग्दैन त्यही भएर कति अब कत्ति गरिबी झन् मरिरहेको छ अब उहाँको उपचार भएको नभएर मरिरहेको छ कतिको अब यो उपचार नभएर कतिको अब खान नभएर कतिले लाउन नपाएर खाना लुगा मेनमा अब भनौँ भने त अब मान्छेलाई बाँच्न नै खाना लाउनु हो तर त्यही नै पाएन भने उहाँहरू कसरी बाँच्न सक्छ त र यो चाहिँ भारत सरकारले चाहिँ एकदम जान्न पर्ने हो अब यो रोजगार चाहिँ कसैलाई नछुट्याइकन दिनपर्ने हो किनकि अब यो हरेक अब ठाउँमा यो जुन यो सिस्टम छ नि कास्ट सिस्टम त्यो चाहिँ हट्टिन एकदमै किनकि अब भयाकेन्सी हुन्छ है कोटा हुन्छ भन्छ मान्छेले कोटा त्यो वर्षमा एकपल्ट त्यो कामको कोटा त्यो कामको कोटा मेन चाहिँ पहिला सुरु बेसी चाहिँ एसटी एसटी यो जुन ट्राइबल त्यसले पाउँछ त्यो सिस्टम चाहिँ हट्योभने चाहिँ अब भारतको चाहिँ हरेक मान्छे चाहिँ आफ्नो जीवन चाहिँ राम्ररी बिताउन सक्छ र अब राम्ररी जीवन बिताउन सक्छ उहाँले पनि फेमिली हेर्न सक्छ तर यो सिस्टम हटेन भने चाहिँ भारत गरिबको गरिब नै रहन्छ